शिक्षा प्रणालीले आवश्यकता भएको विद्यार्थीहरूको लागि केही अब अलग्गै विद्यालयहरू कि त अलग्गै केही बनाउनुको लागि अब भन्दाखेरि कि त अब त्यो कुरा बाहिर निस्किदाखेरि अब उहाँहरूले यस्तो गर्छन् कि पर्याप्त छ पर्याप्त स्कुलहरू बनाएको छन् अब त्यो एक दुईवटा यहाँ हाम्रो पश्चिम बङ्गालमै भन्दाखेरि पनि हाम्रो दार्जिलिङ जिल्लामै अहिले सानो सानो स्तरको स्कुलहरू चाहिँ छन् होला प्राइबेट प्राइबेटले बनाएको आफैआफै बनाएको तर सरकारी सरकारी पाराले बनाएको कुनै विद्यालयहरू यो अलग्गै पाराले यो आवश्यकता हुने विशेष आवश्यकता हुने विद्यार्थीहरूको लागि बनाएको चाहिँ छैन किनकि अब हाम्रो यहाँ गाउँमा पनि एक दुईजना भाइहरू छन् एकजना यहाँ सुभम् भन्ने भाइ छन् उसको उहाँको हात खुट्टाको अलिकति प्रबलम छ तर उहाँ सामान्य स्कुल गएर सामान्य स्कुलबाटै शिक्षा लिनुहुन्छ यस्तोमा चाहिँ के हुन्छ भने एउटा अलग्गै छुटाउने एउटा अलग्गै बानी व्यवहार गर्ने उहाँसँग कि त मानिसहरूले बोल्दै नबोल्ने कि त बोले पनि उ अलग्गै हो उसलाई यसरी राख्नु पर्छ उसलाई यसरी बात गर्नुपर्छ भनेर बोल्ने त्यो सामान्य स्तरमा बात गर्नु त्यो सामान्य स्तरमा हेर्ने त्यस्तो हुँदैन त्यसले गर्दाखेरि चाहिँ एउटा अलग्गै केही व्यवस्था एउटा अलग्गै विद्यालय यसरी अब यस्तो दृष्टिहीन बालकहरू भयो कि त अब नबोल्ने भयो कि त अब यो विशेष आवश्यकता भएको बालकहरू भयो उहाँहरूलाई चाहिँ यस्तो अलग्गै एउटा विद्यालय बनाएको चाहिँ राम्रो हुन्थ्यो त्यसले चाहिँ धेरै राम्रो काम गर्थ्यो